हेलो

अँ भन्नुहोस् क्लास इलेभेन टुवेल्भ भन्नु पर्दा म सेन्ट फिलोमिना एक किसिम राम्रो लाग्छ उहिलेदेखिको स्कुल धेरै राम्रो छ त्यो स्कुल अन्त त्यो सेन्ट फिलोमिना फेरि भएन गर्ल्स हाई स्कुल पनि राम्रो छ अब जुन चाहिँ अब इङ्लिस स्कुलहरू भन्दा चाहिँ हामीले यही यो हिन्दू स्कुलहरूमा पढाउनु ठिकै नेपाली स्कुलहरूमा पढाउनु राम्रो हुन्छ नि त अन्त त्यही भएर सेन्ट फिलिमिना गर्ल्स हाई स्कुल भएन इङ्लिस स्कुलमा होम्समा पनि राम्रो छ है पढाइहरू राम्रो छ अँ अरू त खोइ त्यति त्यति थुप्रो स्कुलहरूको विषयमा त त्यति थुप्रो मलाई ज्ञान त छैन र पनि अब म चाहिँ कालेबुङमै बसेको हुनाले त्यति म त हजुर हजुर म सेन्ट फिलिमिनै पढेको हो नि त अँ अन्त मेरो नानी ए छोरी थियो एउटा उसले पनि सेन्ट फिलिमिनै पढेको सेन्ट फिलिमिनाबाट जति पनि स्टुडेन्टहरू इलेभेन टुवेल्भको उनीहरूले स्कुल इक्जामहरू दिन्छ राम्रो हुन्छ माध्यमिकको पनि राम्रो हुन्छ यिनीहरूले राम्रो टप टप्पर भएरै आउँछ उनीहरू हुन्छ हुन्छ